मान्छेको स्वभाव आ आफ्नो हुन्छ होइन अनि विशेष गरी जो आफ्नो स्वभावको विपरीत खडा हुन्छ अनि त्यस व्यक्तिसँग काम गर्न निकै कठिन पर्छ गाह्रो पर्छ अनि त्यस व्यक्तिसँग काम गर्ने जुन स समय मैले पाएँ होइन त्यो एकदम सङ्घर्षपूर्ण थियो यसको समाधान मैले के गरेँ भने उसँग ठिकको चाहिँदो जति बोल्नु पर्छ त्यति मात्र बोलेँ काममा काम मात्र गरेँ फाल्तु कुराहरू गरिनँ अनि उसको उसको भनाइमा जुन ठिक कुरा हो त्यो मैले लिएँ जुन बेठिक थियो त्यसमा मैले उसको आलोचना गरेँ यसरी मैले आफूलाई मन नपर्ने व्यक्तिसँग काम गर्ने समय पाएँ अनि त्यसको सदुपयोग पनि मैले गरेको हुँ जे जस्तो होस् जीवनमा सब मान्छेहरूले सिकाउँछन् उसबाट पनि मैले धेरै कुराहरू सिकेँ